हजुर हजुर भन्नुहोस् हजुर हजुर अब अब यहाँ त्यो पानीको समय त हामी उयो तय गर्दैनौँ त्यो त माथिबाट आएको अर्डर हो त्यसमा त हामी केही हस्तक्षेप गर्न सक्दैनौँ अब सबै जग्गा हामी त इक्वल पाराले नै अहिले दिन्छ पानी अब तपाईँकोमा के कमी भएको हो त्यो त तपाईँको पाइपको विषय हो त्यो त हामीले अहिले केही भन्नु सक्दैनौँ अन्त पानी मैला आएको खण्ड त अब त्यो त अब त्यो एकपल्ट हामी गएर पाइपमा चाहिँ हरिदिन्छौँ माथि मेन पाइपमा तर अब त्यो खै सबै जग्गाबाट कम्प्लेन आएको छैन तपाईँकै एक जग्गाबाट मात्रै कम्प्लेन आएको हो भने चाहिँ अब तपाईँले एकखेप अब तपाईँकै पाइप खोलेर हेर्नुपऱ्यो तपाईँकै पाइप सफा गर्नुपर्यो अन्त त्यो पानीको समय त तपाईँको फिक्स हुन्छ त्यो तपाईँको जस्तो सेड्युल दिएको हुन्छ जस्तो टाइमिङ दिएको हुन्छ हामीलाई माथिबाट हामी त्यही टाइमिङ र त्यही सेड्युलमै काम गर्छौँ त्यो पानीको टाइमिङमा हामी कोहीलाई बेसी कोहीलाई कम्ती गर्नु सक्दैनौँ हामी त्यो तपाईँको जुन लाइनमा जति जति समय दिएको हुन्छ त्यति नै आउँछ त्यो पानी चाहिँ त्यो त्यो हाम्रो डिपार्टमेन्टबाट हामीले गरेको होइन त्यो अगर कोहीले छेडखानी गरेको तपाईँलाई थाहा छ भने हाम्रोमा आएर हामीलाई जानकारी दिनुहोस् हामी रिपोर्ट गर्नु पर्छ रिपोर्ट बनाएर हामी एक्सन लिन्छौँ तर हामीलाई जतिसम्म था छ जुन पाइपमा जुन लाइनमा जति टाइम दिएको हुन्छ त्यति टाइमसम्म मात्रै त्यो पानी हुन्छ न घट्छ न बढ्छ अब तपाईँलाई पानीको समय तपाईँको एउटा पानीको समयले पूरा असुविधा दिँदैछ भने तपाईँ आएर एकखेप यहाँको हाम्रो इन्जिनियर सापसँग बात मार्नुहोस् उहाँलाई रिपोर्ट दिनुहोस् तपाईँहरूको अब कुनै एउटा ग्रुप या संस्था छ भने आएर तपाईँहरू हाम्रो इन्जिनियर सापसँग बात मार्नुहोस् अन्त उसलाई आवेदन दिनुहोस् रिपोर्टहरू भन्नुहोस् गुनासो भन्नुहोस् अब उहाँले केहीँ एक्सन लिनु सक्यो भने सक्छ हामी त सिम्प्ली हामी त कर्मकारीहरू मात्रै हो बिग्रियो भने बनाउने हो अनि हामी यहाँ अफिसको डेली के के काम पर्छ त्यति मात्रै गर्ने हो हुन्छ हुन्छ